हेलो हजुर आजको लागि भिन्डी पोटल बीँ छ गाजर मुलाहरू लौका फर्सीहरू छ हजुर हजुर हजुर हजुर दाम त आहिले रेनी सिजनले गर्दा अलिकति महँगो छ बिस रुपियाँ पावा चालिस रुपियाँ केजीहरू छ भिन्डीहरू हजुर अलिक मिलाइदिन्छु नि कति जस्तो लानुहुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर छ छ मधिसे अहँ छैन बस्तीको हजुर हजुर दस रुपियाँकोहरू पनि पाउँछ नि अलिक चालिस रुपियाँ केजी छ अलिक तिस रुपियाँहरूमा हजुर तिस रुपियाँ हजुर हजुर ए अँ पाउँछ त च्याउ पनि छ अँ बटम बटमको उयो छ नि चालिस रुपियाँ प्याकिट हो कि पचास रुपियाँ हो पचास रुपियाँ हजुर टमाटरको अहिले दाम घटेर चालिस रुपियाँ केजी भएको छ ए हजुर पै थर्टी फाइभ रुपिस केजी छ हौ हजुर हजुर ए हजुर हजुर हजुर अहिले अलिकति बाटो खराब भएर आएको छैन हौ त्यो पनि छैन सागहरू चाहिँ छ हौ रातो सागहरू हजुर त्यो लाल साग त्यो रायोको पनि छ हजुर रायोको छ अँ ए हुन्छ हुन्छ हजुर चिनेको त छैन तपाईँ आउनै पर्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ